हेलो हजुर भन्नुहोस् हजुर हजुर भन्नुहोस कुन चाहिँ फ्रुट्स चाहिएको थियो तपाईँलाई फल जुनसुकै मेरोमा सबै एभाइलेबल छ

अहिले फुलकोपी छ पोटल छ अन्त आलु छ सब्जीमा अनि गाजरहरू छ सबै छ अँ छ छ रायो साग छ हरियो मटर पनि छ कति किलो जस्तो चाहिएको होला भन्नुहोस् फाइभ टु टेन हजुर आलु कति किलोहरू जस्तो चाहिएको होला तपाईँलाई

आलु तपाईँको हेरि हेरि छ अहिले सिजनमा यो रातो आलु छ यसको ट्वेन्टी गरेर छ अन्त अर्को छ चालिस जति गरेर हजुर छ त्यसको प्राइस कुन चाहिँ को भन्नुभयो भुटानको आलु त्यो चाहिँ चालिस गरेर छ चालिस रुपियाँ किलो तर तपाईँले धेरै लानुहुन्छ भने चाहिँ म अलिकति कम्ती गरिदिनसक्छु तपाईँलाई म थर्टी फाइभ गरेर दिनसक्छु थर्टी चाहिँ अलिक मिल्दैन किनभने भुटानको आलु हो थर्टीसम्म थर्टी फाइभ चाहिँ गर्छु थर्टी चाहिँ गर्दिन सक्दिन थर्टी गर्नु चाहिँ मिल्दैन म पनि टाढाबाट लिएर आउँछु हजुर टमाटर चाहिँ थर्टी गरेर छ टमाटर थर्टी गरेर छ तिस गरेर छ टमाटर बेबीरोक ल ल ल ल हुन्छ त्यो पनि छ त्यो कति जस्तो गरिदिनु त्यो चाहिँ तपाईँको पचास रुपियाँ गरेर छ किलो हजुर एकत कार्टुन अँ प्याज प्याज पनि चालिस गरेरै छ अब बेसी लानुहुन्छ भने कम्ती गर्छु अब कम्ती लानुहुन्छ भने चाहिँ चालिसै लिन्छु एक किलो मात्रै हजुर हजुर भिन्डी पनि भिन्डी अलिक बेसी गरेर छ भिन्डी तिस रुपियाँ पावा होइन तपाईँ आउनुसक्नु हुँदैन भने म प्याकिङ गरेर अनलाइन पनि पठाउन सक्छु तपाईँलाई फ्रुट्स चाहिँ चाहिँदैन एप्पल हेरि हेरि छ एक सौ रुपियाँ गरेर पनि छ दुई सौ रुपियाँ गरेर पनि छ एप्पल केरा चाहिँ तपाईँको दर्जनको हिसाब गरेर छ त्यो जाहाजी केरा साठी रुपियाँ किलो छ अर्को बिस रुपियाँ किलो छ हुन्छ त्यो दुईटा सबै मिलाएर म तपाईँलाई प्याक गरेर तपाईँको एड्रेस पठाइदिनुहोस् न म त्यसमा हालेर पठाइदिन्छु ल हुन्छ हवस् हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ हुन्छ